हजुर भन्नुहोस् ज्यू ज्यू हजुर नमस्कार ज्यू ज्यू ज्यू हजुर गर्नुहोस् दार्जिलिङ का वासिन्दाहरूले मनाउने चाडपर्वहरूमा भन्नुपर्दा बहिनी यहाँ विभिन्न थरिका जात सम्प्रदाय बस्छन् होइन तीमध्ये नेपालीहरूको बहुसङ्ख्यामा छन् अन्य जातिहरूमा मारवाडी बिहारी हिन्दू बौद्ध क्रिस्टियन सबै छन् होइन तीमध्ये चाडहरू प्रमुख चाडहरूमा त नेपालीहरूले पनि आफ्आफ्नो चाड पनि मनाउने गरेका छन् तीमध्ये हुन् दसैँ औँसी त मेन सबै नेपालीहरूले मनाउने चाड हो यो हिन्दू धर्म मान्ने बिहारी बङ्गालीहरूले पनि अलिअलि मान्छन् उनीहरूले आफ्नै तरिकाले मान्छन् तर हाम्रो नेपालीहरूले मनाउने भन्ने चाडमा दसैँ तिहारबाहेक आफ्आफ्नो जातगोष्ठीको चाड पनि छ बहिनी त्यो कस्तो भन्दाखेरि जस्तै भुजेलहरूले पुगोलपारिम भन्ने यो बुद्ध पूर्णिमाको दिन मनाउँछन् मगरहरूको आफ्नै छ गुरुङहरूको आफ्नै छ तामाङहरूको लोसार है लेप्चाहरूको लोसार भोटियाहरूको लोसार त्यो बाहेक हिन्दूहरूले मनाउने जस्तै दुर्गा पूजा विश्वकर्म पूजा काली पूजा है मुसलमानहरूले मनाउने इद भयो बक्रइद भयो ख्रिस्टियनहरले मनाउने यो बडादसैँ भन्छ पच्चिस जनवरीको दिन पच्चिस डिसम्बरको दिन क्रिसमस बडो धुमधामले मनाउँछन् त्यस्तो धेरै चाडपर्वहरू छन् बहिनी ज्यू धन्यवाद बहिनी